हेलो कृष्ण अङ्कल ए हजुर हजुर हिजो मैले तपाईँलाई गाडी भनेको थिँए नि हजुर अङ्कल म यहाँबाट चाहिँ स्कुटीमै आउँदैछु बजारसम्म कि तपाईँ रेडी भर बसि दिनुहोस् न हजुर बागडोग्रासम्म हजुर हिजो भनेको हजुर मेरो फ्लाइट एघार बजीको छ कि हजुर कलकत्ता जान हजुर हजुर हुन्छ म यहाँबाट घरबाट स्कुटीमा हिनेँ पन्ध्र मिनेटमा आइपुग्छु कि अन्त जाऔँ न हुन्छ अङ्कल हुन्छ थ्याङ्कयु